पहिला सानुमा घरमा यसो कोरिन्थ्यो चित्रहरू के यता उता कोर्दाखेरि घर बनाइन्थ्यो अनि त्यस्तो राम्रो लाग्दैन थियो आफुलाई त ख्याल ख्यालमा अब बनाइन्थ्यो खेल्दा खेल्दै अनि दुईपटि नक्सा नि बनाइन्थ्यो बाबा आमा जस्तो बनिँदो रहेछ अन्त आमालाई चाहिँ खुब मनपर्थ्यो र राख्नु हुन्थ्यो भित्तातिर पनि राखी टालिहिँड्नु हुन्थ्यो अनि पछि बुझ्दाखेरि चाहिँ आमा बाबाको चित्र कोरेको जस्तो लाग्दो रहेछ